हेलो हजुर हजुर अब पार्टीको लागि भने त तपाईँलाई कस्तो कस्तो इस्कुसहरू छ सब्जीहरू अहिले पार्टीमा दिनुभने अब करेलाहरू यस्तो फ्राईहरू गरेर दिनुहुन्छ भने चाहिँ करेलाहरू छ अनि अचारहरू बनाएर दिनुहुन्छ भने छुर्पीहरूसँग मलेर दिनुहुन्छ भने मुलीहरू छ हजुर हजुर हुन हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ खोर्सानी चाहिँ कस्तो खालको खोर्सानीहरू डल्ले खोर्सानी अनि हजुर हजुर हजुर छ नि लाम्चे खोर्सानीहरू पनि अहिले हुन्छ पठाइदिन्छु कति के उयो लाम्चे खोर्सानी चाहिँ कति पठाई दिनुपर्ने हो हजुर हुन्छ हुन्छ पठाइदिन्छु नि हुन्छ अनि तपाईँको प्रोग्रामहरू चाहिँ कतिबजीदेखि हो बेलुका पार्टी चाहिँ अनि त्यो भन्दा अगाडि पठाइदिनु ए हुन्छ हुन्छ हुन्छ अनि तपाईँ त्यो गाडी भएको भरे ठिक्कै त्यो गाडीमा भनिराख्नुहोस् न गाडीको उयोसलाई ड्राइभरहरूलाई बात गरिहाल्नुहोस् अनि त्यति नै चाहिएको होला अरू चाहिँदैन तपाईँलाई धनियाहरू चाहिँ पर्दैन हजुर हुन्छ धनिया भयो भनेपछि तपाईँले अहिलेको सिमीको भाउहरू पनि त कति केजी पो भन्नुभयो सिमी त चार केजी है हुन्छ